हेलो हजुर नमस्कार हजुर भन्नुहोस् है हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

ए हजुर एकदमै राम्रो कुरा राख्नुभयो हामी एउटा अब तपाईँ हामी एउटा अलिकति पाको मान्छे भएर अलिकति सिनियर अब हामी सिनियर सिटिजनको हेसियतले तपाईँ र हामीले यो एकदमै चिन्तन मनन गर्नुपर्ने विषय हो यो एकदम राम्रो कुरा राख्नुभयो तपाईँले र विशेष चाहिँ नि त तपाईँको यो हाम्रो गाउँ ठाउँमा मात्रै नभएर यो हाम्रो कालिम्पोङ एरियामै अब अहिले त्यो एकदमै हाम्रो संस्कार संस्कृतिहरू जुन प्रकारको हाम्रो कल्चरहरू विलुप्त हुँदै गइरहेको छ होइन अब यो अहिलेको यो परिवेशमा अब अहिलेको यो न्यू जेनेरेसन अहिलेको अब नयाँ भावी पिँढीहरूले अब यो चिजहरूलाई अब बुझेको छैन हो अब तपाईँ र हामीले त हजुर एकदमै एकदमै हजुर हजुर तपाईँ र हामी त अब आ अब जे जति हामीले बचाएर ल्यायौँ अहिलेसम्म तपाईँ र हामीले जे जति गर्दै ल्यायौँ हामीले भाषा आफ्नो रीतिरिवाज हाम्रो भेषभूषादेखि लिएर हाम्रो धर्म कर्मदेखिको लिएर गाउँ समाजमा अब के कस्तो गर्नुपर्ने तपाईँ र हामीले यसलाई अहिलेसम्म जुन प्रकारको थाम्दै ल्यायौँ बचाउँदै ल्यायौँ र अहिलेको यो नयाँ यो भावीहरूले नयाँ आउने जेनेरेसनहरूले यो चिजहरूलाई अलिकति बुझेको छैन र यसमा चाहिँ अलिकति तपाईँ र हामी नै अलिकति सिनियरको हैसियतले अलिकति जग्गा जग्गामा यसो होइन अब तपाईँ र हामी जस्तै मान्छे अब सिनियर सिटिजन अरू अरूसँग पनि यसो भेटघाट गरेर बात गरेर अब कतिवटा जग्गामा अलिकति यसको अब कार्यशालाहरू गर्नुपर्छ होला हौ भयो भने नि अलिकति सरसल्लाह गऱ्यो यसलाई बचाएर लाने काम गर्नुपर्छ होला हौ तपाईँले एकदम राम्रो कुरो राख्नुभयो हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर एकदमै एकदमै तपाईँले पनि अब तपाईँको आफ्नो पक्षबाट अब कता कता हुन्छ अलिकति अब हाम्रो आफ्नो सिनियर सिटिजनहरूलाई उयो गर्दै गरौँ हामीले पनि म पनि अब गर्दै गर्छु है अनि अब बिस्तारैसँगले यसलाई एकदम अगाडि बढाएर लैजाउन है अब यो गर्नैपर्ने अब देखियो गरौँ न

हजुर हजुर हजुर एकदमै एकदमै हराएर जाने रहेछ यसलाई हराएर बिलाएर जानु हुँदैन हामीले गरौँ न एकदम राम्रो कुरा हो ल अब यसलाई अब फेरि पनि हामी अब फोनमा नभएर बसेर यसलाई चर्चा गरेर गर्दै गरौँ न एकदम नै राम्रो गरेर हुन्छ हुन्छ हवस् त भेटघाट गर्दै गरौँ कुरा गर्दै गरौँ एकदमै यो विषयलाई एकदमै मध्येनजर गरेर अगाडि बढाउन हुन्छ हुन्छ हवस् हुन्छ हवस् त